हामी चाहिँ टिबेटन हो के भन्छ हाम्रो चाहिँ ल्होसर मान्छ हो हामी चाहिँ ल्होसर मान्दाखेरि चाहिँ हाम्रो चाहिँ के भन्छ ट्रेडिस्नल चाहिँ उयो हुन्छ खाप्से हुन्छ हो ल्होसरमा चाहिँ द उयसमा दुई थरीको खाप्से बनाउँछ हामीले चाहिँ ठुलो र सानो हुन्छ हो ठुलोमा चाहिँ सादा खाले हुन्छ त्यसमा चाहिँ केही पनि हालेको हुँदैन सानोमा चाहिँ चिनीहरू के के मिक्सहरू हुन्छ हो ठुलोमा चाहिँ केही हुँदैनन् त हामीले बेलुका नै पाज गरेर राखेको हुन्छ तेलहरू हालेर है प पानी तेल तताएर त्यति बेला उयो मैदा मुस्छ तेलमा गरम गरेर पाज गरेर राख्छ अन्त बिहानखेरि चाहिँ अन्त बेल्दै बनाउँदै तेलमा हाल्दै यसरी पल्टाउँदै गर्नु पर्छ त्यो ठुलो होइन पहिला ठुलो बनाई सक्छ ठुलो बनाइसके पछि चाहिँ त्यहाँ चाहिँ सानोको स्टार्ट सानोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको त्यो छ्या सानोमा चाहिँ अब तेल मैदा भाँडामा हालेको हुन्छ अन्त जुन चाहिँ हामीले अघाडिको त्यो ठुलो खाप्से बनाएको हुन्छ नि हो त्यसको त्यो गरम तेल चाहिँ त्यहाँ उयसमा हाल्छ मैदामा हालेर चाहिँ त्यसलाई फिट्छ पुरा फिट्छ फिट्छ फिट्छ फिट्छ फिटेर चाहिँ अन्त बादमा अगर चिनी अब कति खानु हुन्छ अब हामीले दस केजीको सानो बनाउँछ भने यसै साढे साढे तीन चार केजी चाहिँ चिनी हाल्छ बिलाएर हाल्नु पर्छ त्यो बिलाएर चाहिँ त्यहाँनेर हालेर त्यसलाई पनि पुरा चलाउनु पर्छ चलाएर चलाएर मिहिन बनाउनु पर्छ मिहिन बनाए पछि चाहिँ त्यो चाहिँ अब हाम्रो चाहिँ त्यो सानोको चाहिँ कलर पनि हुन्छ रातो हुन्छ हरियो हुन्छ निलो हुन्छ हो पहेँलो हुन्छ सबै हुन्छ कलर अब को कसले कलर लगाउनु छ भने चाहिँ अब कलर लगाएको हामीले एउटा लिक्विड खाने कलरै किन्नु पर्छ त्यसमा चाहिँ पानी तातो पा हल्का तातो पानी हाल्नु पर्छ त्यो त्यो तातो पानीमा त्यही कलर एउटा ग्रिन मिक्स गर्नु पर्छ अर्को बटुकामा हरियो के हरे पहेँलो अर्कोमा के रे रातो भनेर चाहिँ त्यस्तो लिक्विड बनाई राख्नु पर्छ पानीको हो अन्त त्यो जुन चाहिँ मैदाको सेतो हुन्छ सेतो मैदा चाहिँ पुस मुसिहाल्छ अनि त्यो कलर चाहिँ अब फेरि त्यतिकै अब ऊ डाल्डा हालेर उयो गरेको चाहिँ त्यसलाई मुस्नु पर्छ अन्त हरियो कलर मुस्नु पर्छ रातो कलर त्यो सबै मुसे पछि चाहिँ अन्त हामीले बेल्नु पर्छ बेल्नु कसरी पर्छ त्यो पहिला सेतो राख्यो जुन चाहिँ हामीले अलग्गै छुट्याएको छ त्यो सेतो राख्यो त्यो त्यसको माथि चाहिँ अर्को जुन कलर पनि हाले हुन्छ एउटा होइन त्यो जुन चाहिँ हामीले मुसेको त्यो कलर हो त्यहाँ माथिबाट हाले पछि चाहिँ त्यसलाई चाहिँ मजाले बेल्नु पर्छ बेल्नु पर्छ बेलेर चाहिँ कलर निस्कन्छ आफ्नै डिजाइन निस्कन्छ त्यहाँबाट डिजाइन हामीले र त्यतिकै उयो पनि हुँदैन हाम्रो त पुरा बाट्नु पर्छ हो डिजाइनहरू बनाउनु पर्छ लामो लामोहरू बनाउनु पर्छ कसै छोटो बनाउनु पर्छ हाम्रो अब भगवान्लाई चढाउनु लागि चाहिँ त्यो ठुलो ठुलो चढाउँछ सानो चढाउँछ सानोको लागि चाहिँ पुरा फुल बनाउनु पर्छ हामीले त्यो फुल बनाउँदा बनाउँदा कसै लामो बनाउनु पर्छ त्यो हरियो त्यो कलर कलर जुन चाहिँ सेतो हुन्छ जुन चाहिँ हरियो हुन्छ हो त्यो मिक्स गर्दै त्यो सेतोमा रातो ए सेतोमा रातो सेतोमा हरियो यसो गर्दै मिक्स गर्दै फुल बनाउनु पर्छ त्यो फुल चाहिँ हामीले चाहिँ डेकोरेट गर्नु पर्छ माथि भगवान् थानमा हो यो भगवान् थानमा राखेर चाहिँ अन्त हामीले मजाले त्यो उयो गर्छ अन्त त्यही हो अन्त त्यतिकै अब हाम्रो ल्होसर हुन्छ अन्त पाहुनाहरू आउँछ अब त्यतिकै त्यही अब हाम्रो त्यहाँ उयसमा के हरे चाम्बा हुन्छ चाम्बा हो त्यो चाम्बा पनि हामीले सजाउनु हुन्छ सजाएर चाहिँ त्यहाँ चाहिँ अब आएर त्यो भगवान्ले यस्तो यस्तो गरेर चाहिँ यस्तो पूजा जस्तो गरेर चाहिँ चाम्बा खान्छ अनि त्यही हो हाम्रो ट्रेडिस्नल